हेलो भन्नुहोस् हजुर हजुर हजुर भन्नुहोस्

हजुर हजुर हजुर अब यहाँनिर चाहिँ अब हाम्रो कालिम्पोङ डिस्ट्रिकमा चाहिँ तपाईँको हेर्नुभयो भने चाहिँ धेरै किसिमको भाषाहरू छ यहाँनिर जस्तै अब राई भाषा भयो तामाङ भाषा भयो त्यहाँबाट छेत्री बाहुनको भयो त्यहाँबाट तपाईँको प्रधान भयो थुप्रै नै छ अब यहाँनिर अब तपाईँको आफ्नो आफ्नो के अरे आफ्नो आफ्नो जातको आफ्नो आफ्नो लेङ्गवेज छ आफ्नो आफ्नो गीतहरू छन् उहाँहरूको है र अब यहाँनिर एकदमै चल्ने भनेको चाहिँ अब तपाईँको नेपाली भाषालाई चाहिँ अलिकति मान्यता दिइन्छ र नेपाली भाषामा चाहिँ प्राय जस्तो गीतहरू यहाँ निकाल्छ पहिला पहिला त अब काठमाडौँ बम्बईतिर गएर रेकर्डिङहरू गर्थ्यो र अहिले आफ्नो आफ्नो जग्गामा स्टुडियोहरू खोलेको छ आफ्नो आफ्नो जग्गामा रेकर्डिङहरू भएर हुन्छ अब कतिवटा गीतहरू हाम्रो यहाँ पाहाडको नेपाली गीतहरू बम्बईतिर पनि लगेर उहाँहरूले हिन्दी गीतमा परिणत गरेर एकदमै चलाएको छ तपाईँलाई थाहा छँदै छ होला कतिवडा गीतहरू त तपाईँले सुन्नुभएको होला हजुर हजुर यो चाहिँ च्याब्रुङ चाहिँ तपाईँको सुब्बा भाषामा हो खासमा चाहिँ सुब्बा भाषा हजुर सुब्बाहरूले चाहिँ च्याब्रुङमा चाहिँ अब च्या च्याब्रुङमा चाहिँ उनीहरूको मेन ट्रेडिसनल उहाँको दसैँतिर चाहिँ अब उहाँहरूले चाहिँ च्याब्रुङ बजाउनु हुन्छ त्यो भयो अन्त अब हजुर हजुर हजुर यहाँनिर अब त्यो डम्फुमा डम्फुमा उहाँहरूले जुन प्रकारको गीतहरू उहाँहरूले गीत गाएको छ अब हुनु पनि खासमा एक्चुअली चाहिँ यो डम्फु गीत चाहिँ जुन चाहिँ छ यहाँबाट चाहिँ चोरेर चाहिँ तपाईँको उता फरेनतिर पनि यो डम्फुकै बिटहरू चोरेर चाहिँ अहिले कतिवटा गीतहरू बनाइरहेको छ ऱ्याप गीतहरू कतिवटा र यहाँको जुन चाहिँ ट्या ट्रेडिसनल यहाँको जुन चाहिँ लेङ्गवेज गीतहरू छ त्यो चाहिँ एकदम विश्वभरि नै एकदमै प्रचलित छ एकदमै हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू